हेलो भन त के थियो

ए के थियो भन त अब हुन त यसको समस्याको समाधान गर्ने त अब हामीले धेरै नै प्रयास गर्दैछौँ अब हेर न भाइ अब पहाडमा एक त पहाडमा अब बाटो पनि सानो छ होइन अनि बाटो सानो छ अब मान्छे हिँड्ने बाटो छैन गाडी जाने बाटो दुइवटा गाडी पनि राम्ररी छिर्दैन कुनै कुनै बाटोमा त अनि त्यही कारणले गर्दाखेरि त्यही यस्तो जाम पुरा हुन्छ अब हामीले समस्याको हलहरू त निकाल्दैछौँ अब ट्राफिक पुलिसहरू धेरै बढाइरहेको छौँ हामीले धेरै कामहरूमा लगाइरहेको छौँ यो हल हुनुको लागि अब बाटो सानो छ अब हुन त अब तपाईँहरूले पनि अब बुझेर नै चलाउनु पर्ने हो अब कतिजना अब अनावश्यक अब जस्तै अब कतिलाई त चाहिँदैन अब गाडी प्राइभेट गाडीहरू चलाउन अब उनीहरूले पनि चलाइदिएर अब जाम हुन्छ र हामीले यस्तोहरू पनि धेरै हेरेको छौँ अब हामीले टाइम टाइममा चेकिङहरू पनि गर्छौँ र हामीले यस्तो अब भेटेमा अब हामीले धेरै अब फाइनहरू पनि लगाइरहेको छौँ र यसले गर्दाखेरि चाहिँ अब ट्राफिकको हल चाहिँ अलिक कम्ती हुन्छ जस्तै मलाई लाग्छ र हामीले यसमा धेरै कोसिस पनि गर्दैछौँ अब जस्तै पार्किङको समस्याहरूलाई पनि हामीले हल गर्दैछौँ पार्किङले गर्दाखेरि पनि अब जाम हुन्छ र पार्किङ पनि अब हामीले एउटा कुनै एउटा ठाउँमा बनाउने र त्यसले गर्दाखेरि चाहिँ जाम नहोस् भनेर अब हामीले धेरै यस्तो कामहरू पनि गर्दैछौँ भन न भन न

अब हुन त यस्तो हेर है अब ट्राफिकको काम र अब यो प्रशासनको काम भनेको अर्कै हुन्छ हेर है किनभने अब हाम्रो ट्राफिकको हामीले ट्राफिकले अब हामीले गभर्मेन्ट अब एउटा सरकारी तरिकाले गर्ने हाम्रो काम अर्कै नै हुन्छ अब जस्तै अब हामीले चेकिङ गर्ने र योहरू सबै अब हाम्रो अन्डरमा आउँछ अनि अर्को कुरा अब पार्किङको समस्याको हल अब हामीले निकाल्ने अब जस्तै मोटर स्ट्यान्डहरू बनाइदिने काम पनि सरकारको हो र अब यसमा अब त्यो युनियनहरू बनाएर त्यो पैसा उठाउने काम उनीहरूले के गर्दैछ उनीहरू चाहिँ अब युनियनकै लागि गर्नु पर्ने हो र अब यसमा त हामीले भनेर केही नै त हुँदैन त्यो हाम्रो काम पनि होइन ए हुन्छ ल भाइ हुन्छ हुन्छ